दार्जिलिङ जिल्लामा थुप्रै कामहरू गरिन्छ त्यसको मुख्य स्रोतहरू के के छ भन्दाखेरि अब यस्तो मुख्य कुराहरू रहेको छ अब लेबर टी लेबरहरू उहाँहरूले अब आफ्नो जीवन जीविका चलाउनको निम्ति हाम्रो मुख्य स्रोत टी गार्डन रहेको छ उहाँहरूले पत्ती टिपेर यसरी हामी हाम्रो यस्तो गरिबदुःखीका मसिना अब आफ्नो छोराछोरीहरूलाई राम्रो राम्रो शिक्षा दिनको निम्ति उच्च शिक्षामा पढाउनको निम्ति उहाँहरूले यसरी पत्ती टिपेर पाल्ने गर्दछ भने र त्यसै प्रकारले अलिक शिक्षित व्यक्तिहरूले यसरी जब्सहरू गरिरहेको छ भने उहाँले कतिपय टिचिङ कतिपय ड्राइभिङ डक्टर्स यस्तो कतिपय पढेलेखेकोले राम्रै रोजगार गरिरहेको छ तर धेर मात्रामा हो भने टी गार्डनमा नै काम गर्ने गर्दछ लेबरहरूले र हाम्रो युवकहरू अब यु युवकयुवतीहरू बेरोजगार भएको छ किनकि थुप्रै आज हामीले शिक्षा लिएर पनि एउटा काम गर्ने फिल्ड नपाएकोले गर्दा आज जतिसक्दो कम्ती पढ्नेहरूले त झन् लेबर टी गार्डनमा नै काम गर्दछ र त्यसमा पनि हामीलाई एकदमै फाइदा छैन त्यसमा अब हामीलाई जीवन जीविका चलाउन एकदम कठिन परिरहेको छ र यस्तो थुप्रै अरू व्यावसायिक कामहरू छ जस्तै जस्तै ड्राइभिङहरू भयो है त्यस्तोमा पनि हाम्रो जीवन एउटा राम्रो फ्युचर छैन भने आज हामीले एउटा राम्रो शिक्षा त लिइरहेको छ तर आज हामीलाई आज कामको निम्ति एउटा फिल्ड पाएको छैन हामीले र जति नै पढे तापनि हामी युवकयुवतीहरूले आज राम्रो एउटा शिक्षा पाएर पनि राम्रो काम पाएको छैन राम्रो जब पाएको छैन किनकि आज यता धेरै जस्तो काम गर्ने जग्गाहरू हामीले पाउन सकेको छैन र थुप्रै कामहरू यहाँ हुने गर्दछ र कम्ती मात्रामा भने चाहिँ राम्रो राम्रो काम हुने गर्दछ